मलाई त चरा हेर्नु अति सुन्दर लाग्छ र मलाई चरा देख्दाखेरि होइन कस्तो राम्रो लाग्छ चरालाई हेरिरहुँ जस्तो लाग्छ चराको त्यो स्वभावहरू उनीहरूले गरेको एक्टिभिटीहरूलाई चाहिँ देखिरहनु जस्तै मन लाग्छ र मलाई चराहरूको चाहिँ सबैभन्दा राम्रो बानी चाहिँ के लाग्छ भने चाहिँ एउटा अब आमाले चाहिँ एउटा माउले चाहिँ एउटा बच्चाहरूलाई कस्तो मज्जाले खाना खिलाइरहेको हुन्छ होइन होस् नहोस् आफ्नोमा कहाँबाट हुन्छ कसरी हुन्छ त्यस्तो भएर जब एउटा चरा अब जब एउटा चरा चाहिँ अब नानी बनाउन आँटेको हुन्छ त्यतिखेर उनीहरूलाई अब एउटा घर चाहिन्छ उनीहरूको घर हुँदैन उनीहरूको एउटा पर्मानेन्ट घर त हुँदैन रुखपातमा के के अब के के जातिहरू थुपारेर कहाँबाटा हुन्छ कोही बेला अब पराल हुन्छ कि घाँस हुन्छ कि सुकेको घाँसहरू हुन्छ कि कताबाट के के हुन्छ कुन चाहिँ पत्ताहरू हुन्छ त्यो सबै बोकेर गएर होइन उनीहरूलाई नै चाहिँ गएर एउटा रुखको राम्रो हाँगामा बनाउँछ र त्यो बनाउँदाखेरि बनाइरहेको हुन्छ अन्त त्यो बनाउँदै बनाउँदै बनाउँदै जान्छ दुईजना चराहरू मिलेर अनि त्यतिखेर बनाउँदाखेरि चाहिँ राम्रो घर बनाउँछ कोहीबेला चाहिँ उनीहरूले बनाउँदा बनाउँदै हावा हुन्डरी अब वातावरणको त केही अब पर्यावरणको त केही थाहै त हुँदैन कतिखेर पानी पर्छ कतिखेर घाम पर्छ अन्त कोही बेला अब यस्तो हावा हुन्डरी आयो भने चाहिँ सबै उढाएर लान्छ कहाँ फ्याँकिदिन्छ कस्तो हुन्छ उनीहरूले फेरि मेहनत गरेर बनाउँछ बल्ल बल्ल बनाइसकेर जब एउटा अब माउले एउटा नानी जन्माउँछ त्यतिखेर कस्तो राम्रो हुन्छ त त्यो माउले कोही बेला होइन नानीलाई नानीहरूलाई भोक लागेको छ भने चाउँचाउँ चुउँचुउँ गरिरहेको हुन्छ त्यतिखेर अब आमा चाहिँले बुझेर नै उनीहरूको त मुख हुँदैन होइन चाउँचाउँ चुउँचुउँ गर्छ हामी मान्छेहरू जस्तै बोल्नु सक्दैन त्यतिखेर चाहिँ कहाँबाट हुन्छ अब खानापिना ल्याइदिउँ दिउँ भन्ने हुन्छ होइन अनि अब आमा चाहिँले कोही बेला कहाँबाट हुन्छ कि के गरेर हुन्छ कि कसरी खाना दिनु जस्तो लाग्छ अब आमा चाहिँलाई त होइन आमा चाहिँ जान्छ खोज्नु खोजेर कहाँ खोजेर आउँछ आएर चाहिँ अन्त बल्ल बल्ल अब कोई बेला होइन त्यो प्याकेटहरूमा खानेकुराहरू फ्याँकेको हुन्छ त्योहरूबाट टिपेर खोदालेर टिपेर कोही बेला के हुन्छ कोही बेला कि त्यस्तोबाट निकालेर आएर हालिदिन्छ दिन्छ त्यो पनि अब पुगोस् नपुगोस् आमाले खाउँ नखाउँ होइन तर पनि अब आमा चाहिँले दिन्छ उनीहरूलाई अन्त अब को कोसैको धेरै नानी बच्चाहरू हुन्छ चराको क्षण सानोसानो बच्चाहरू हुन्छ त्यो बच्चाहरूलाई अब कसरी दिनु होइन सबैलाई पुऱ्याउनु सक्दैन अब केही खा अब केही टिपेर बनको अब बनको आधाहरू केही आद अब के के जातिहरू छ त्यतिहरू त्यतिहरू चाहिँ अब उनीहरूले अब कसरी खा कसरी दिनु जस्तो लाग्छ अन्त त्यसले चाहिँ तर तेतिखेर पनि चराको आमाले चाहिँ एउटा बोकेर आउँछ एउटा नानीलाई दिन्छ फेरि अर्कोपल्ट खोजेर कसरी हुन्छ खोजेर आउँछ फेरि अर्को नानीलाई दिन्छ त्यहाँदेखि यसरी गर्दै गर्दै गर्दै पुऱ्याउँछ कोही बेला आफूले खानु पनि पाउँदैन तर पनि आफू भोकै बसेर भए पनि दिन्छ मलाई चराको त्यो एक्टिभिटीहरू चाहिँ अति प्रिय लाग्छ मलाई धेरै राम्रो लाग्छ अन्त त्यो एक्टिभिटीहरू देख्दाखेरि चाहिँ मलाई के कस्तो राम्रो छ उनीहरूको जिन्दगी कस्तो राम्रोसँग मिलजुलेर बस्छ कस्तो माया गर्छ त कोही बेला हावा हुन्डरी हुरी बतासहरू आउँदाखेरि पनि कति अब कस्तो एउटा आमाको ममता जस्तो हुन्छ त्यस्तै ममताले उसको पखेटाले होस् नहोस् सकोस् नसकोस् सबै नानीहरूलाई त्यस्तो अब ओ अङ्गालो पारेर राख्छ मिलाएर राख्छ कसरी हुन्छ अब त्यो जङ्गलहरूबाट त्यो हावा हुन्डरीबाट बचाउँछ कोही बेला कुन चराले आएर टप्प टिपेर लगिदिन्छ कसैले के गर्दाखेरि कसरी कहाँबाट कसरी आएर अब आफ्नो बिचरा चल्लाको बच्चाहरूलाई उएसको अब चराको बच्चाहरूलाई लिएर जान्छ उनीहरूको कति दुःखलाग्दो हुन्छ त्यही कारण चाहिँ आमाहरूसित कति बच्चा राख्छ तर चराको त्यो एक्टिभिटीहरू देख्दाखेरि चाहिँ क्या अब अर्कै अलिक खुसी आनन्द लाग्छ अन्त एकपल्ट चाहिँ मेरो घरको त्यो वरिपरि जङ्गलमा पनि एउटा चराको गुफा बनाएको थियो त्यतिखेर पनि राम्रो भएको थियो मेरो पनि अब घरकै अलिकति उतापट्टि रुख थियो त्यो रुखमा चाहिँ एउटा दामी खोसेला अब त्यो चराको घर बनाएएको थियो तेतिखेर पनि नानी जन्माएको रहेछ त्यतिखेर चाहिँ अन्त नानी जन्माउँदाखेरि चाहिँ मैले त्यहाँ देखेँ होइन त्यहाँदेखि नानी त जन्माएर त भुइँमा पो झारेछ छ यस्तो हेरेको त देखेँ मैले त्यहाँदेखिको हतार हतार हतार त्यो नानीलाई पनि उठाएँ अन्त त्यो आमा चाहिँको राखेँ आमा चाहिँले कति खोजिरहेको थियो त्यहाँदेखिको त्यो नानीलाई चाहिँ मेरो अब मेरो त्यो गाउँको भाइले चाहिँ टिपेर चाहिँ बानिकन राखेको रहेछ अन्त उसलाई बल्ल बल्ल बल्ल खोलेर बचाइदिएँ अन्त उनीहरूको कति माया हुन्छ होइन त्यो मायाहरू देख्दाखेरि चाहिँ राम्रो लाग्छ चराचुरुङ्गीको बारेमा अन्त त्यही चराचुरुङ्गी अब राम्रो लाग्छ देख्दाखेरि अन्त चराहरू अब उनीहरूको अब चराहरूको चाहिँ त्यही एक्टिभिटी चाहिँ मलाई अति प्रिय लाग्छ क्या आफ्नो आमाले कसरी हुन्छ कसरी कसरी त्यस उयो गर्नुपर्छ राख्नुपर्छ कसरी कसै उनीहरू सम्हाल्नु पर्छ त्यो सबै सिकाएको हुन्छ अन्त जब उनीहरू ठुलो हुँदा त्यतिखेर आमा बाउको कति ध्यान राख्छ उनीहरूले कस्तो राम्रो गर्छ